हाम्रो क्षेत्रमा भएको नदीहरू चाहिँ एउटा गुल्मा खोला महानन् महानन्द नगरडुब्बा छ त्यस त्यसमा पानी चाहिँ कसरी प्रयोग गर्छ भन्दा चाहिँ कस कतिजनाले त्यहाँ पानी मै खो नदीमै नुहाउने लुगा धुने गर्छन् अनि ड्याम चाहिँ हाम्रो यो छेउछाउ त छैन टिस्टा टिस्टामा अन्त जलढाकामा छ